हाम्रो घरमा शौचालय छ किनभन्दाखेरि शौचालय हुँदाखेरि चाहिँ अब कसैलाई अब परिवारमै अब सबैजनालाई एकै चोटि टोइलेटहरू आएको हुँदैन र एउटा टाइम अनुसार नै आएको हुन्छ र त्यसमा फेरि अब हामी सातजना छौँ भने अब टर्न नै सिस्टम त्यो टोइलेटहरू गरिन्छ र यो टोइलेटमा हामीले सरसफाइहरू पनि गर्ने काम गर्छौँ किनभन्दाखेरि यो टोइलेट छ र हामीलाई अरूको घरतिर जानु पर्दैन अरूको घरतिर जाँदाखेरि धेरै प्रकारको अब नराम्रो बानी व्यवहारहरू पनि गर्छ अब ठिकै पनि हो किनभने आफ्नो घरमा त छैन भने त्यस्तो कतिवटा नराम्रो विचारहरू हुन्छ र घरमा एउटा हाम्रो शौचालय छ जसले गर्दाखेरि चाहिँ हामीले एकदमै ज्यादा मात्रमा चाहिँ समयहरू बचत भएको हुन्छ र हामी बेला बखत चाहिँ एकदमै ज्यादा मात्रमा सरसफाइ गरेको गरेकै गर्छौँ जसले गर्दाखेरि चाहिँ अब हामीलाई परिवारमा पनि एकदमै राम्रो स्वास्थ्य हुन्छ